हो नेपाली भाषा परिवर्तन भएको छ तर पहिला जस्तो छैन अहिले सब मिसिएर हिन्दीहरू पनि मिसिइरहेको छ पहिला जस्तो छैन अहिले हाम्रो नेपाली भाषा परिवर्तन त भएकै हो तर अहिले हाम्रो नानीहरू टाढ टाढो विदेशतिर गएर इङ्लिसहरू पनि अहिले मिसिइरहेको छ कहाँ कहाँ कहाँ पुगेर कता कता पुगेर अहिले हाम्रो नानीहरू हिन्दी इङ्लिस बोल्ने भइरहेको छ

हाम्रो नेपाली भाषा धेरै अहिले हराउँदे जाँदैछ हाम्रो नेपाली भाषा नानीहरूले बोल्नु छोडिसक्यो अहिले खालि इङ्लिस हिन्दी मात्रै बोल्छ हाम्रो नानीहरूले